बिजिनेस चाहिँ है बिजनेसको लागि चाहिँ पहिला एउटा सपोर्ट चाहिन्छ है एक्लै त अब गर्न सकिँदेैन अब तपाईँको बिजनेसहरू त अब यो तपाईँको बिजनेसको लागि त दुईजनाहरू त हुनुपर्छ दुईजना तिनजनासम्म हुनपर्छ र अर्को चिज चाहिँ अब पैसा पैसा छैन भने चाहिँ तपाईँले केही गर्न सक्नु हुँदैन नि त होइन जे कुराको लागि पनि तपाईँलाई अहिले त खालि पैसा मात्रै हुन्छ पहिला पैसा हुनु पऱ्यो अन्त त्यो पैसाले सबै अब तपाईँ केमा चाहिँ अब इन्ट्रेस्टेड हुनुहुन्छ होइन के चाहिँ अब तपाईँ अब बिजिनेस गर्न चाहनुहुन्छ पहिला चाहिँ त्यो पैसाले पहिला अब तपाईँले किन्नु पऱ्यो किनेर चाहिँ त्यहाँदेखि बेच्नु पऱ्यो नि त तपाईँले होइन त्यही कारणले तपाईँको लागि अब पैसा चाहिँ अब मोस्ट इम्पोर्टेन्ट हो है बिजिनेसको लागि चाहिँ त्यति नै